हलो युनिसा सुनन मैले तिमीलाई अस्ति भनेको थेँ नि आबो दशैँ पनि आउनु आट्यो दशैँमा त्यो जुत्ता किन्छु भनेको थेँ नि त्यो जुत्ता त कस्तो नराम्रो रैस मैले कत्ति हजारमा किनेँ हो भरै तेसको त्यो त आबो उक्किने खालके रैस हो जाँ हिन्दा खेरि पनिम् अबो अनकम्फर्टेबल हुने अन्त उक्की हाल्ने धुँदा खेरि पनिम् नसुक्ने मोट्टो न मोटो गोरुङ न गोरुङ रैस हिन्दा पनि गोरुङ हुने हो सुक्देन पनिम् अन्त त्यो दाम पनि बिछ्छामा बडाको त्यो भैयाको त्यो गोल घरमा किनेकोन् त हैन मैले अन्त त्यो गोल घरमा भैयाले त अरू बेला मो त्यो भैयाकोमाइ किन्थेँ तर यो पाली त त्यो भैयाले केकोस्तो खालके जुत्ता दियो दियो आबो न फर्काम् भने मैले लगाइ सके एस्तो मैला भइसक्यो आबो दागहरू पनि नजाने भनन त्यान् त आबो मो गोएर फर्काम् भने हुँदैन मैले लगाइसके आबो त्यो भैयालाई गोएर मो भन्छु नि तर कोस्तो नराम्रो कि मलाई त मन परेन तिमी पनि नजाऊ ल त्यो दोकानमा किन्नु